मलाई मनपरेको चलचित्र थ्री इडियट्स हिन्दी चलचित्र हो जसमा एउटा स्टुडेन्टको कहानी भनिएको छ मलाई मनपरेको कारण किन भन्दा त्यो चलचित्रमा आफ्नु छात्र र छात्रा छात्राहरूलाई कसरी आफ्नु सङ्घर्ष गर्छ र वहाँहरूको मानसिक तनावको बारेमा भनिएको छ र त्यो मानसिक तनावबाट कसरी हाम्रो जिवनमा कसरी सफल हुनु भनेर त्यो प्रकारले त्यसमा स्पष्ट गरिएको छ